हामीले आफ्ना बालीहरू जोगाउनुको लागि जानवरहरू पस्दा अब जस्तो कि बँदेल बँदेल पस्दाखेरि हामीले अब चारैपट्टि बारी करेन्टले करेन्ट तार लगाएर घेर्छौँ त्यहाँबाट एग्रोनेटले बार्छौँ त्यहाँबटा बाँदर बाँदरलाई पनि हामीले अब खेद्छु ढुङ्गाले हुन्छ कि ग्याटिसले हुन्छ आफैले गएर खेद्छौँ त्यहाँबाट मजुर पोस्छ मजुरले पनि अब सबै त्यो जुन चाहिँ अब बाली लगाएको हुन्छ त्यो बालीहरू सबै मुन्टामुन्टा चुट्टाएर खाइदिने गर्छ त्यसलाई पनि हामीले अब ढुङ्गाले हुन्छ कि ग्याटिसले हुन्छ कि परबाट खेद्छौँ हाहा गर्दै धपाउँछौँ आफै गएर बान बँदेलले चाहिँ बारीमा पोसेर डल्लै अब जति पनि हामीले लगाएको हुन्छौँ खेती अब बाली लगाएको हुन्छ त्यो डल्लै मुनि भुइँदेखि नै ओदारेर सबै बाहिर निकालिदिन्छ मकैहरू रोपेको छ भने मकैहरू सबै भाचँभुँच पारेर सकिदिन्छ त्यहाँबाट कुखरा कुखरा पनि पोस्छ हाम्रो बारीमा कुखराहरू हुन्छ कुपमा पालेको कुखराहरू सबै पोसेर तिनीहरूले पनि अब सबै ठुङठाङ पारेर सबै सकिदिएको हुन्छ खोर्सिएर मुजुरले पनि त्यसरी नै गर्छ